नमस्ते तपाईँ प्रिती पानिकाको पेरेन्ट्स है तपाईँको नानीलाई हामीहरूले यहाँनिर स्कुलमा राखिरहेको छौँ उसलाई बिहानै एसेम्ब्लीदेखिको नै अलिकति बिमारी भइराखेको जस्तो भएको थियो है होइन त्यतिसाह्रो त्यतिसाह्रो अत्तालिनु पर्दैन तपाईँ अलिकति भमिटहरू भए जस्तो अनि अलिकति ज्वरो आएको जस्तो हल्का हल्का भइराखेको छ तपाईँ लिन आउनु सक्नुहुन्छ अहिले ए हुन्छ तर जत्तिसक्दो अलिकति छिटो आइदिने कोसिस गर्नुहोस् न है ए हुन्छ अनि केही नानी बिहान घरदेखिको आएदेखिको अलिक त्यस्तै बिमारी बिमारी थियो कि होइन अलिकति तपाईँलाई थाह हुन्छ नि है कि कस्तो भइराहेको थियो नानीलाई भनेर अलिकति अलिकति भए पनि कुनै देखाएको थियो होला नि त नानीले केही भएको जस्तो जस्तो कि भयो खानाहरू नखाएर कस्तो भएको

अनि त्यस्तो केही थाह भएन है तपाईँलाई बिहान के खुवाएर पठ केही केही केही खुवाउनु भएको थियो बिहान ए त्यही भएर होला है राती पनि राम्ररी खाना खाएन बिहान पनि दुधहरू खाएर आएर त्यस्तो भएको पनि हुनसक्छ अनि के भन्छ त्यही त छिट्टो आउने कोसिस गर्नुहोस् है अन्त यहाँनिर त्यतिसाह्रो तपाईँ चिन्ता गर्नुपर्ने कुरा पनि छैन होइन यहाँ स्कुलमा पनि हामी हेरि र हेरिहाल्छौँ नानीलाई तर पनि अब पेरेन्ट्स भनेको उसलाई टिचरहरूसँग अलिकति भए पनि मनमा डरहरू भएर भए पनि जे भएर भए पनि अलिकति उसलाई पेरेन्ट्स आमाबाबा जो आए पनि यसो आउँदाखेरि त उसलाई पनि मनमा अलिकति भए पनि त्यो अफ्ठ्यारो हटाउँदै हराउँछ नि है हजुर त्यही त कोसिस होइन होइन चिन्ता गर्नु पर्दैन यहाँनिर थुप्रै टिचर हामीहरू छौँ हामी हेरिहाल्छौ तर आउनुहोस् न जति सक्दो तपाईँ छिटो गरेर आउन सक्नुहुन्छ भने आउनुहोस् होन त्यतिसाह्रो चिन्ता पनि गर्नु पर्दैन न डराउनुहोस् हुन्छ है ल हुन्छ